मैले यही हप्ता मेरो निम्ति एउटा फोनको चार्जर अनलाइन फ्लिपकार्टबाट मगाएको थिएँ मैले फ्लिपकार्टमा हेरेर हेरेर हेरेर एउटा चार्जर थियो जो फास्ट चार्जिङ पनि भनेर लेखिएको थियो र त्यसै चार्जरमा लेखिएको थियो यो चार्जर फोनहरू धेरैवटा फोनहरू रियलमी ओप्पो साथै अन्य थुप्रै फोनहरूको निम्ति हुनेछ भनेर लेखिएको थियो र मैले त्यो चार्जर मगाएँ त्यो चार्जर किनेर झन्डै दुई दिन तिन दिन बादमा त्यो चार्जर घरमा आइपुग्यो मैले त्यस चार्जरबाट फोन चार्ज गर्न थालेँ पहिलो दिन राम्रै चार्ज हुँदैथियो मैले फोन छोडेर गएँ

आएर हेर्दा त चार्जर पनि त्यतिकै तात्तिइरहेको थियो साथै मोबाइल फोन पनि तात्तिएर फुट्ला जत्तिकै भइरहेको थियो मलाई यो चार्जर पटक्कै मनपरेन मैले यो चार्जर चार सय रुपियाँमा किनेको थिएँ र चार सय रुपियाँमा किनेको चार्जरले त मेरो फोन नै झन्डै भत्काइदियो र त्यसपछि चार्जर पनि तात्तिइरहेको थियो र फोन पनि तात्तिइरहेको थियो तरै पनि अलिअलि अलिअलि गर्दै मैले चार्ज गर्दै थिएँ मैले तिन दिनसम्म चार्ज गर्दै थिएँ र चौथो दिनमा त चार्जर नै भत्कियो त्यसपछि चार्ज हुन नै छोड्यो र मैले हेरे अनि फ्लिपकार्टमा रिटर्न गर्ने अप्सन पनि खोजेँ तर रिटर्न भएन अनि मैले पैसा पनि पाइनँ मेरो पैसा वेस्ट गयो मैले बेकारको प्रडक्टमा पैसा हालेछु भन्ने मलाई लाग्यो त्यसैले तपाईँहरूमा कसैले पनि फ्लिपकार्टबाट अनलाइन अर्डर गर्नुहुँदैछ भने चार्जर हेर्नुहुँदैछ भने तपाईँहरूले चार्जरमा ब्रान्ड नलेखिएको चार्जर नलिनुहोस् भनी म सुझाउ दिन चाहन्छु अनि यदि तपाईँहरूले कसैले पनि चार्जर अनलाइन हेर्नुहुँदैछ भने फास्ट चार्जिङ लेखिएको चार्जर चाहिँ नलिनुहोस् भनेर म भन्न चाहन्छु किनकि लेखिएको मात्र फास्ट चार्जिङ हुँदोरहेछ तर त्यसले फास्ट चार्जिङ त होइन तर फोन नै बिगार्ने पो रहेछ त्यसैले मलाई यो अहिलेको चार्जर पटक्कै मनपरेन यस यो चार्जरमा फास्ट चार्जिङ अनि साथै तिन चारवटा मोबाइल ब्रान्डको नाम लेखिएर त्यो सबैमा चल्छ भनेर लेखिएको थियो त्यसमा ब्रान्डको नाम थिएन र त्यो चार्जर चाहिँ तपाईँहरूले नलिनुहोस् भन्न चाहन्छु यदि कसैले चार्जरको निम्ति हेर्नुहुँदैछ भने नजिकैको पसलतिर गएर आफ्नै मोबाइलको चार्जर लिनुभयो भने उत्तम हुनेछ जस्तो मलाई लाग्यो तर यो अनलाइन अर्डरबाट यो चार्जर मैले लिएको चार्जर चाहिँ तपाईँहरूले नलिनुहोस् भनेर म सुझाउ दिन चाहन्छु मैले लिएको चार्जरको नाम केही थिएन त्यहाँ तर त्यसमा फास्ट चार्जिङ साथै त्यो चार्जर अन्य फोनतिर पनि हुनेछ भनेर तिन चारवटा फोनहरूको ब्रान्ड लेखिएको थियो त्यो चार्जर भने तपाईँहरूले पटक्कै नलिनुहोस् भनेर म यहाँ सुझाउ दिन चाहन्छु